मो सिलगढीदेखि दार्जिलिङ जानका लागि गाडीहरू कुन चाहिँ पाउँछ भनेर खोज्दै थिएँ तपाईँहरूको उबरबाट कुन चाहिँ गाडा चाहिँ उपलब्ध हुन्छ वेगनर स्विफ्ट जुनै भए पनि चल्छ अलिकति कम्फर्टेबल भएर जाने इच्छा थियो त्यसको लागि तिमीलाई सोधेको ह्याचब्याक सिडान जुनै भए पनि हुन्छ अन्त मैले चड्नुको लागि चाहिँ म कहाँदेखि चड्नु पर्ने हो र मलाई कहाँनिर ड्रप गराउनु हुन्छ उसले दार्जिलिङमा चैँ काँनिर ड्रप गराउँछ मलाई त्यो पनि भनिदिनुहोस् ल